भाइ मैले अघि मम मम अर्डर गरेको थिएँ अचार के भन्नु अचार अलिक धेरै त्यसमा अलिक अच् अचार धेरै लगाइदिनु होस् अन्त दुइवटा जस्तो कोल्ड ड्रिङ्क र स्प्राइट पनि हालेर पठाइदिनु होस् हुन्छ